हेलो त्यो प्रशान्त रेस्टुरेन्ट हो ए हजुर मैले त्यो तपाईँलाई त्यो प्राउन फ्राइड राइस अर्डर गरेको थिएँ नि तपाईँलाई ए हजुर अँ त्यसमा नि तपाईँले त्यो अलिकति अचार क्या चिल्ली सस् र नि टमेटो सस् चाहिँ अलिक धेरै हालिदिनुहोस् ल हजुर हजुर हजुर अलिक क्वान्टिटी धेरै हालिदिनुहोस् न तपाईँले ए हजुर अन्त तपाईँले त्योसँग नि तपाईँले सक्नुहुन्छ भने त्यो एउटा कोल्ड ड्रिङ्कस् पनि हालिदिनुहोस् न ठुलो बोतलको ल अनि तपाईँको दोकानमा चाहिँ अरू के पा पाइन्छ होला हो यसो अरू हजुर ए हजुर ए त्योसँग तपाईँले नि अरू के मिल्छ भने कुनै एउटा करीसरी केही मिलाएर हालिदिनुहोस् न त त्यसमा हुन्छ हुन्छ तपाईँले जत्तिसक्दो राम्रै चाहिँ हालिदिनुहोस् न तपाईँलाई के ठिक लाग्छ जस्तै अब बटर मसरुमको तपाईँलाई केही आइटमहरू पाइन्छ भने त्यो हालिदिनुहोस् तपाईँले

हुन्छ हुन्छ हुन्छ हुन्छ